मेरो घरमा चाहिँ थुप्रै गाई बाख्रा छ सुँगुर छ कुखुरा छ बाख्राहरूलाई चाहिँ खोर बनाएर राख्नु पर्छ बाख्रालाई दिउँसो खोलेर बेल दिनमा खोलेर बेलुका थुन्ने गरिन्छ गाईहरूलाई चाहिँ छेउमै घरकै छेउमा गोठहरू बनाएर राखिन्छ गाईलाई बिहान बेलुका दाना पानी दिने गर्नु पर्छ बाख्रालाई बाख्रालाई पनि त्यसरी नै दाना पानी दिनु पर्छ गाईलाई गोठ बनाएर त्यसलाई स्याहार सुसार गर्नु पर्छ गोठमा मलहरू गाईले गरेको हुन्छ त्यो मलहरूलाई चाहिँ सफा बिहान सफा गरेर राख्नु पर्छ गाईको गोठलाई चाहिँ सोत्तरहरू छापेर गाईलाई सुत्ने बनाई दिनु पर्छ गाईलाई घाँस काटेर हाली दिनु पर्छ गाईहरू बिमार भयो भने चङ्गे बाँसको चङ्गे काटेर त्यसमा दबाईहरू बनाएर अन्डाहरू लगाएर महहरू लगाएर गाईलाई दिने गर्नु पर्छ गाईलाई स्वास्थ्य राख्नुको लागि बाख्राको लागि चाहिँ बाख्रालाई खोर बनाइदिनु पर्छ खोरमा कतिले घरमै पाल्ने गरेको हुन्छ बाख्रालाई टाट्नोमा घाँस हालेर पनि दिने गर्नु सकिन्छ बाख्राको बाख्रालाई पार प्रायः जस्तो बर्ख बर बर्खाको सिजनमा बाख्रा बिमार हुने हुन्छ बाख्राको पाठाहरूलाई पनि बिमारले बेसी बेसी सत सताउने बर्खा यामको बेलामा हुन्छ बाख्राहरूलाई सधैँ सुक्खा र सफा ठाउँ चाहिन्छ खोर बनाएको हुनु पर्छ खोरमा राम्रोसँगले बस्ने ठाउँहरू बनाएर राख्नु पर्छ बाख्रालाई स्वास्थ्य राख्नुको लागि सुँगुर सुँगुर पनि पालेको सुँगुरलाई पनि पाल्नुको लागि खोर बनाउनु पर्छ खोर खोर सफा राख्नु पर्छ सुँगुरलाई बिहान पानी हालेर सफा गरेर राख्नु पर्छ बिहान बेलुका सुँगुरलाई पनि चारो हाल्नु पर्छ चारोमा माने भुस चामलको पिठ चामलको चामल पकाएर त्यसलाई सबै मिलाएर दिने गर्नु पर्छ सुँगुरलाई पनि सफा ठाउँ र सफा जगा चाहिने सा बनाउनु पर्छ र राख्ने ठाउँ बनाउनु पर्छ